कानुनी कागजातहरू चाहिँ हामीलाई प्राप्त गर्नु धेरै कठिनाइ पर्छ किनभने हाम्रो गाउँ ठौँमा त्यस्तो ठुलो कानुनी कागजातहरू दिने कार्यालय नभएको कारणले हामी हामी यहाँ हाम्रो गाउँदेखिन्को पचास साठी किलोमिटर माथितिर जानु पर्छ कालिम्पोङको कालिम्पोङ जिल् हामी कालिम्पोङ कार जिल्ला कार्यालय त्यहीँ जानु पर्छ कागज कागजातहरू ल्याउनु ल्याउनु बनाउनु जस्तो कि गोर्खा गोर्खा सर्टिफिकेटहरू भयो ओबिसिहरू रेसिडेन्ट डोमिसियलहरू बनाउनु हामी कालिम्पोङ काले कालिम्पोङ जिल्ला काल् कार्यलय नै जानु पर्छ